आजकलको यो जो फोर जी फाइभ जीको जमाना छ त्यसमा मान्छेहरूले निकै धेरै धेरै भन्दा धेरै आफ्नो कलाहरूलाई देखाउनु कोसिस गरेको छन् त्यसमा ड्रइङ किन नहोस् सिङगिङ डान्सिङ तपाईँको अरू पनि यस्तो एक्टिभिटीहरू छ जस्तो कि खेल्नेमा होस् बिट बक्सिङमा होस् बोलीमा होस् डिबेटिङमा होस् सबै कुरामा अहिले मान्छेहरूले आफ्नो जति पनि कला छ त्योलाई प्रदर्शित गर्दैछ सामाजिक सञ्जालको प्ल्याटफर्ममा मेरो हिसाबले यो जुन चाहिँ इन्टरनेटको जमाना अहिले हाम्रो भारतमा राम्रो भएको छ कति सस्तो भएको छ हाम्रो इन्डियामा भारतमा त्यसले गर्दा निकै युवाहरू अहिले आफ्नो कलाले गर्दा अगाडि बढ्दैछ उनीहरूले आफ्नो राम्रो एउटा जग्गा बनाएको छ तपाईँ नहेर्नु सक्नुहुन्छ आजकल ज्ञान सबै जग्गामा पाइन्छ त्यसले गर्दा धेरै आजकल यो मिडिया सोसियल मिडियाबाट जो कि हाम्रो सामाजिक सङ्ग सञ्जालका प्ल्याटफर्महरू छ त्यसमा हामीले थरीथरीको कलाहरू देख्नु पाइन्छ जो कि हाम्रो जीवनमा धेरै इन्सपाइरिङ र हामीलाई मोटिभेट पनि गर्छ अगाडि बढ्नुमा यस्तो निकै युट्युब च्यानल छ जसमा धेरै भन्दा धेरै ज्ञानको चिजहरू बाँड्छ मेरो आफ्नो पर्सनल मलाई मनपरेको के के क्रिएट भन्ने छ एउटा फलोइङ लभ छ एउटा नास डेली छ यो सबै च्यानल्सहरूलाई म हेरिरहन्छु मलाई यहाँबाट पाएको इन्फर्मेसन या फिर सूचनाहरू मलाई निकै लाभदायक हुन्छ उहाँले हाम्रो जो पृथ्वीमा चलिरहेको करेन्ट अफियर्स सबै हामीलाई बताउनु हुन्छ हाम्रो देशमा के चलिरहेको छ हाम्रो विदेशमा के चलिरहेको छ सबै कुराको हामीलाई सानो सानो ज्ञान पनि बाँड्छ त्यसले गर्दा म उहाँहरूलाई निकै टाइम भइसक्यो म उनीहरूलाई हेरिरहन्छु अन्त यस्तो थुप्रै छ जसले आफ्नो कला र शिल्पमा यो सामाजिकसँग सामाजिक सञ्जालको प्ल्याटफर्मले गर्दा निकै भन्दा निकै आफ्नो पहिचान बनाएको छ आजकल हेर्नु सक्नुहुन्छ कतिजना मान्छेहरू सानो सानो घरबाट आफ्नो आफ्नो घरको कोठाबाट भिडियो गर्दैगर्दै अहिले उनीहरू ठुल्ठुलो मुभिजहरूमा देख्नु पाइन्छ तपाईँले यो स्ट्यान्ड अप कमेडी हेर्नुहोस् मान्छेलाई हँसाउनु पनि एउटा कला हो अहिले यो सबै हामी अनलाइन प्ल्याटफर्ममा घर बसी बसी हेर्नु पाइन्छ त यो सबै सोसियल मिडियाले गर्दा नै यिनीहरू भएको हो सोसियल मिडियाको सदुपयोग दुरुपयोग दुईवटै छन् मान्छेहरूले कसरी उहाँलाई उसलाई युज गर्छ त्यसको माथि डिपेन्ड गर्छ अहिले जस्तो कि हामी हेर्नु हेर्नु सक्छु थुप्रै यस्तो हाम्रो आफ्नो भारतको युटुबर्सहरू छ जसले देश विदेशमा धेरै भन्दा धेरै नाम कमाएको छ पैसा र एउटा इज्जत पनि कमाएको छ त त्यो सब हेर्दा मलाई लाग्छ कि उनीहरूले आफ्नो जो कला र जो शिल्पमा उनीहरूले आफ्नो जो उनीहरूले समय दिएको छ त्यसले गर्दा उनीहरूले त्यो रिजल्ट पनि उनीहरूले त्यो राम्रो पाएको छ सोसियल मिडिया प्ल्याटफर्मले अहिले थुप्रैजनाको रोजीरोटीहरू पनि चल्दैछ मान्छेहरू कोभिडको पछि कोरोनाको टाइममा भनौँ न सबसे बेसी क्रिएटिभ भएको थियो उहाँहरूले घरमा बसी बसी निकै रिल्सहरू आजकल त टिकटक रिल जसले चल्दैछ सबै अन्त तपाईँ हेर्नु सक्नुहुन्छ मान्छेहरू रिल्स बनाएर कहाँबाट कहाँ पुगिसकेछन् कतिजनाले आफ्नो जग्गा ठुलो ठुलो अभिनेताहरूसँग पनि गरेको छन् त्यसले गर्दा मलाई लाग्छ कि यो जो सामाजिक सञ्जालका प्ल्याटफर्म छ त्यसले मानिसहरूलाई कला र शिल्पमा धेरै सहयोग गरेका छन्